हजुर म रिसेप्सनिस्ट मुस्कान बोलेको तपाईँलाई भन्नुहोस् ए हजुर सर म के तपाईँको मद्दत गर्न सक्छु होला हजुर सर ए हजुर सर तपाईँले यहाँ दार्जिलिङमा त थुप्रै जग्गामा तपाईँले ट्रेडिसनल लुगाहरू अटायरहरू पाउनुहुन्छ सिन्स अब दार्जिलिङ एउटा हिल्ली एरिया भएर पनि मोस्टली पिपलहरूले यहाँ चाहिँ अब पुरा ट्रेडिसनमै अप्नाउँछ हो अन्त तपाईँले घुम्नु जाँदा जू लाइन जू साइड तपाईँको बतासे रक गार्डनहरूमा चाहिँ थुप्रै अटायरहरू पाउँछ अनि यहाँ चाहिँ तपाईँको ट्रेडिसन ड्रेसै पाउँछ अब भनौँ भने चाहिँ केटाहरूको हो भने चाहिँ यहाँ चाहिँ उयो दौरा सुरुवाल पाउँछ छुरी खुकुरी पनि हुन्छ है फेरि हो अन्त हजुर अन्तखेरि केटीहरूको पनि ढाकाचोली छ किनकि यहाँको चाहिँ मेन ट्रेडिसन ड्रेसै त्यही हो अनि तपाईँले जति एजकोहरूलाई ल्याउँदा पनि हुन्छ हो सर हजुर तपाईँले ह हजुर हजुर सबै पाउँछ तपाईँले सानो नानीदेखिको लिएर ठुलोसम्म पनि तपाईँले यो अटायर चाहिँ पाउनुहुन्छ तपाईँलाई अझै मनपर्यो भने चाहिँ यहाँ दार्जिलिङको फेमस के भन्छ ह्यान्ड मेड सपहरू पनि छ त्यहाँबाट तपाईँहरूले दार्जिलिङको ट्रेडिसनल ड्रेसहरू किन्नु पनि सक्नुहुन्छ नि हजुर त्यो खिच्नु पनि सक्छ इफ तपाईँलाई मनपर्यो भने चाहिँ दार्जिलिङमा चाहिँ एउटा फाइनेस्ट स सप पनि छ त्यहाँबाट तपाईँले बनाएर लानु पनि सक्नुहुन्छ सर मैले हजुर सर मैले तपाईँलाई भनेँ पहिला अटायर केटाहरूको हेर्नु हो भने चाहिँ त्यही हो दौरासुरुवाल हुन्छ अनि तपाईँलाई यहाँ चाहिँ अब विभिन्न जातकोहरू बसेको कारणले गर्दाखेरि डिफ्रेन्ट ट्रेडिसनल ड्रेसहरू पनि छ सर हो अनि म चाहिँ हजुर हजुर तपाईँले जुनै लाउँदा पनि हुन्छ अब केटाहरूको भन्नु हो भने चाहिँ त्यही दौरासुरुवालले पनि अब एकदमै राम्रो देख्छ अनि लिम्बू ड्रेसहरू पनि भन्छ अहिले त हो त्योहरू पनि तपाईँले ट्राई गर्न सक्नुहुन्छ यहाँको लुगा पनि एकदमै राम्रो हुन्छ जसमा चाहिँ तपाईँहरूले जब फोटो खिच्नुहुन्छ जुनै जग्गा तपाईँले सोच्नुहोस् तपाईँ जूमा गएर तपाईँ ट्रेडिसनल लुगा लगाएर फोटो खिच्नुभयो भने नि तपाईँलाई त्यो इचिङहरू हुँदैन सर हो अन्त तपाईँले हजुर तपाईँले अब कसैलाई लानुभयो भने पनि उयो गर्न पाउनुहुन्छ उनीहरूलाई पनि केटी स्पेसल्ली केटीहरूको लागि पनि अब के भनौँ लाछाहरू भन्ने हुन्छ जो चाहिँ एउटा मालाजस्तै हो त्योहरू पनि पाउनुहुन्छ त्यससँग चाहिँ एकदम फोटो सुट पनि राम्रो हुन्छ तपाईँको बजेटमा पनि आउँछ सर अनि यहाँ चाहिँ अब त्यति चाहिँ राम्रो छ हजुर हजुर हुन्छ सर हुन्छ हुन्छ सर